मैले चाहिँ एचएनएमको साइटबाट चाहिँ चङ्ग्की स्यान्डल्स अर्डर गरेको थिएँ अन्त त्यसको चाहिँ क्वालिटी एकदमै राम्रो थियो अन्त डेलिभेरी पनि छिट्टो भएको थियो अन्त त्यहाँदेखि चाहिँ त्यो चाहिँ एकदमै राम्रो त्यो स्पिस्यली अहिले रेनी सिजनमा चाहिँ त्यसको चाहिँ हिल चाहिँ प्ल्याटफर्ममा भएर चाहिँ त्यो चाहिँ रेनी सिजनमा लाउनु एकदमै सजिलो भयो अन्त अर्को कुरा चाहिँ त्यो चाहिँ जुनै पनि ड्रेसहरूमा एकदमै राम्रो देखिँदो रहेछ अन्त त्यही भएर चाहिँ मलाई त्यो त्यो मेरो स्यान्डल चाहिँ एकदमै ज्यादा मन पऱ्यो